मेरो नजिकको धार्मिकस्थल चाहिँ माथि दार्जिलिङमा महाकाल बाबाको छ महाकाल बाबा महाकाल डाँडा भन्छौँ हामी त त्यहाँ अब यसो वर्षमा एकखेप दर्शनको लागि जाइन्छ त्यहाँ एकदमै राम्रो पूजा हुन्छ हामी विश्वास गर्छौँ पूजा आजा गर्छौँ त अब यहाँदेखि अब जानु आउनु हामीलाई अलिक टाढो चाहिँ पर्छ र पनि वर्षमा एकपल्ट चाहिँ जाइन्छै जाइन्छ त्यहाँको पूजा चाहिँ हामीलाई एकदमै मनपर्छ